हेलो बोनिस रेस्टुरेन्ट हो ए हजुर म यो तपाईँकोमा अर्डर गरौँ भनेर खानाको अनि त्यो वान टेन अर्डर गरौँ भनेर कि अन्त तर अस्ति पठाउनुभएको चाहिँ अलिकति त्यसमा नुन मसला अलिक उयो थियो अन्त आज चाहिँ अलिकिति त्यो उयो गरिदिनुहोस् ल कम गरिदिनुहोस् नुन पनि अलिकिति कम्ति गरिदिनुहोस् अन्त मसला बेसी उयोहरू चाहिँ नलगाइ नगरिदिनुहोस्एकदम सादा प्रकारले बनाइदिनुहोस् न अन्त अलिक मिठो पनि होस् अन्त तातो पनि होस् है किनभने चिसो चाहिँ मन पर्दैन फेरि हो अनि त्यसले गर्दाखेरि चाहिँ अलिकिति तातो गरेर पठाइदिनुहोस् है हुन्छ अन्त कति के हुन्छ पैसा म तपाईँलाई यहाँ घरमा डेलिभर बोईको हातमा नै दिन्छु नि हुन्छ